हजुर प्रबिना कस्तो छौ म पनि एकदम राम्रो छु अन्त तिम्रो योपालिको फसलहरू कस्तो भयो मेरो चाहिँ मकै चाहिँ राम्रो भयो होइन साग चाहिँ हेर न सागमा त किरा लागेर कस्तो भइराखेकोछ अहिले सबै सागहरू कुहिएर भइरहेको छ ए ल म पर्सी पर्सी के भन्छ शुक्रबारतिर आउँछु नि तिम्रो घर ल त्यतिखेर न ए ल के भन्छ तिमी ला कुन चाहिँ साग टिप्छ हौ तिमी सिमरायो साग खान्छौ ए अँ होइन म तिमीलाई त्यही ल्याइदिउँ भन्दै थिएँ कि त्यहीलागि सोधिरहेको क्या खान्छौ कि खाँदैनौ भनेर ल ल मटर मटर पनि मैले उमारेको थिएँ कि उम्रेको थियो कि मटर पनि अन्त बिन्सहरू पनि भएको थियो म त्यो पनि ल्याइदिन्छु नि ए ल ल तिम्रोमा के के छ अँ अँ ए ल ल म पर्सी ल्याउनु आउँछु नि तिम्रो घर आउँदाखेरि ल ल तिमी अहिले कहाँ छौ ए म त अब यहाँ खेतमा छु अब घर जानु आँटेको उयो रोप्नु आएको थिएँ कि सिमरायोको साग फेरि रोप्नु आएको थिएँ कि अब चाहिँ घर फर्किने ए ल धनियाँ छ त मेरोमा ल म ल्याइदिन्छु नि ल तिमीलाई ल ल ल ओके बाई